पारिवारिक व्यञ्जनहरूबारे बोल्नुपर्दा जुन पुस्ताहरूबाट हामीलाई प्राप्त भएको छ त्यसबारे बोल्नुपर्दा प्रथममा आउँछन् सेलरोटी जुन चाहिँ सांस्कृतिक खा व्यञ्जनको रूपमा हामी लिने गर्छौँ अनि त्यसपछि आउँछ खाप्स्यो जुन एउटा धार्मिक साथै सांस्कृतिक व्यञ्जनको रूपमा लिन्छौँ जुन हामी यो पुस्ताहरूबाट पुस्तौँ पुस्तादेखि चलिआएको एउटा व्यञ्जनको रूपमा लिनसक्छौँ जो हामी खाप्स्यो एउटा बुद्धिस्ट बौद्ध घर्मको एउटा एउटा प्रसादको रूपमा लिने गरिन्छ यसलाई खाप्स्योलाई त्यस प्रकारले सेलरोटी चाहिँ हामी दसैँ तिहार यो चाडमा हामी यसलाई प्रयोग गर्नेगर्छौँ एउटा खाद्यको रूपमा एउटा प्रसादको रूपमा यी व्यञ्जनहरू हामीले पुस्तौँ पुस्तादेखि पुस्तौँ पुस्तादेखि चलिआएको एउटा व्यञ्जनको रूपमा लिन्छौँ र आज पनि हामी यसलाई प्रयोग गर्छौँ प्रयोग गरिरहेको छौँ र यही सेलरोटी खाप्स्योहरू नै हामीले हाम्रो पुस्ताहरूबाट पाएको व्यञ्जनको रूपमा हामी लिने गर्छौँ